होइन हौ यो सिलु हजुर अँ अलिअलि रिस त उठ्छ नि त्यसै एकदमै आउँदाखेरि गाडीमा पनि असुविधा भयो हो जबरजस्ती गाडीमा चढाएर ल्याएको

हो नि हौ अब त्यस्तो असुविधा भयो आउनै असुविधा भयो म अरू गाडीमा आउथेँ जबरजस्ती चढेँ कम्ती असुविधा भएन कस्तो साह्रो परेर आइपुगेँ

खुवायो नि खुवाउनु त कि होइन कि साथी अब अलिकति असुविधा भनेको असुविधै हुन्छ नि त उ गाडीमा आउँथ्यो ल ल एकदम म अब केही छैन होइन अब जसोतसो

ओके साथी तर अब अलिकति असुविधा अब अलिकति असुविधा भयो यस्तो गरममा सिलगढीको गरममा ह्याप्याक ह्याप्याक परेर हो अँ अस्ति नै आइपुगेर चाहिँ